मैले एउटा पर्फ्युम किनेको थिएँ बट त्यो फर्फ्युम एउटा राम्रै ब्रान्डबाट किनेको थिएँ मैले त्यो फर्फ्युमको नाम चाहिँ हो लाइक डिप गार्डन है एन्ड त्यो पर्फ्युम मैले युज गरेको ज्यादा भएको छैन दस पन्ध्र दिन भयो अनि मलाई एकदमै लाइक त्यसको स्मेल फ्रेग्रेन्स पनि एकदमै लाइक फ्रेस टाइप फ्लावर टाइप्स छ एन्ड अरूभन्दा पनि जबसम्म तिमीले त्यो लुगा लगाएर लाइक जान्छौँ मोर देन टुवेल्भ आवर्स तक पर्फ्युमको फ्रेग्रेन्स तिम्रो लुगामा रहन्छ एन्ड इफ यू लाइक डाइरेक्टली स्किनमै तिमीले त्यो पर्फ्युम लगायो भने पनि त्यसको फ्रेग्रेन्स पनि लाइक मोर देन एट आवर्स चाहिँ रहन्छ एन्ड एकदमै राम्रो लाग्यो त्यो पर्फ्युम